मेरो गाउँमा भन्न भन्न पर्दाखेरि विभिन्न प्रकारका व्यवसायहरू छन् विभिन्न प्रकारको दोकानहरू छन् जस्तै अब कतिजनाले केटाकेटीले खाने मनपराउने चिजहरू बेच्छन् त्यसैमा उनीहरूले सब्जीहरू पनि बेच्छन् कतिजनाले त्यही दोकानमा दुधहरू पनि ल्याएको ल्याएर बेचेको व्यवसाय गरेको पनि देखेको छु र मेरो गाउँभित्र एउटा टेलर मास्टर छ जसको उसको लुगा सिउने एउटा व्यवसाय छ त्यो गरे गरेको छ अर्को अर्को छ रासिन पानी है त्यसमा अब आटा चामल तेलहरू प्रशस्त मात्रामा पाइन्छ उक्त दोकानमा त्यो त्यो व्यवसाय गर्ने एकजना भाइ पनि छ र अरू थुप्रै दोकानहरू प्राय प्राय त्यस्तो प्रकारको दोकानहरू छन् र स्कुलमा चाहिने पाठशालामा चाहिने खाता है कलम किताबहरू विशेष गरि खाताहरू कलमहरू यो इरेजरहरू पाइने त्यो स्टेसनरी दोकान पनि छ र मोमो थुक्पाहरू टाइपोहरूको व्यवसाय गर्ने एकजना दिदी पनि हुनुहुन्छ व उहाँ दिदी पनि हाम्रै गाउँ भित्रै उहाँको दोकान छ र उहाँले त्यो व्यवसाय एकदमै राम्रोसँगले चलाइ रहको छिन् अनि अर्को एकजना मेरो गाउँ भित्र एकजना भाइ छ जसको एउटा सिलिन्डरको व्यवसाय छ र धेरै वर्ष भइसक्यो एउटा उसले त्यो व्यवसायले कमाइ पनि रहेको छ र एउटा सेवा पनि पुऱ्याइ रहेको छ र हाम्रो गाउँ वरिपरि कसैलाई एउटा सिलिन्डरको कमि हुन दिएको छैन र विभिन्न प्रकारको कोही बेला त्यस्तै आपद पर्छ कोही बेला त्यस्तै शुभ शुभ कार्यहरू पर्छ खु दु ख सुखको कार्यहरू पर्छ त्यसमा त्यो भाइले एकदमै सिलिन्डर उपलब्ध गराएरै सेवा पुऱ्याइ रहेको छ र ऊ भाइको अर्को पनि एउटा व्यवसाय छ जो साउन्डको उसको व्यवसाय छ उसको ठुल्ठुलो बक्सहरू छ दुईतिन सेट बक्सहरू छ र त्यो बक्सहरू त्यो साउन्डहरू विभिन्न जग्गामा जान्छ त्यो व्यवसाय पनि भाइले चलि रहेको छ पुराणतिर जान्छ कतिवटा एउटा साङ्गतिक कार्यक्रमतिर पनि गएको देखेको छु र त्यो प्रकारको व्यवसाय पनि छ मेरो गाउँमा र अन्य यस्तो धेरै व्यवसाय गर्ने मान्छेहरू पनि छन् मेरो गाउँमा यस्तो प्रकारको व्यवसायहरू छन्